मैले अहिलेसम्म जहाँ पनि पद यात्रा गरेँ है त्यहाँ एकदम सफा थियो एकदमै राम्रो थियो र आउने दिनहरूमा पनि म त्यही अब निवेदन गर्न चाहन्छु कि जो पनि जानुहुन्छ जो पनि महानुभाव ट्रेकिङ गर्नुहुन्छ या फिर पद यात्रा गर्नुहुन्छ उहाँले एकदमै फोहोर न गर्दिनुहोला एकदमै सफा राखिदिनुहोला जुन चाहिँ हाम्रो यो भरपूर्ण एकदम हरियाली छ त्यसलाई बनाई राखिदिनुहोस् म चाहिँ त्यही निवेदन गर्दछु र मैले अहिलेसम्म जहाँ पनि गएँ त्यहाँ त्यस्तो मैला त थिएन र पनि आउने दिनहरूमा एकदमै राम्रोसँगले सफल भई पदयात्रा गर्नुहोस् र आफ्नो पनि ख्याल राख्नुहोस् भन्ने एकदमै निवेदन गर्दछु